दाजु मलाई चाहिँ नि यहाँ एनजेपी जानु छ जहाँ कि आट् टाइम चाहिँ चार बजे छ यहाँ यहाँ बाख्राकोट स्कुलको छेउमा आइदिनुहोस् जहाँ कि तपाईँ आउन सक्छ भने चाहिँ मेरो चाहिँ चार बजे टिकट छ तपाईँ चाहिँ साढे तिन बजेतिर आउँदा आउँद आउँदा नि हुन्छ यहाँ बाख्राकोट स्कुलको यहाँ अलिकति एउटा छेउमा छेउमा छ उयो त्यहाँ बाख्राकोट स्कुलको बाहिर आउँदा नि म यो त्यहीँ आइपुग्छु र तपाईँ चाहिँ आउनु आउन सक्छ भने चाहिँ आई आइदिनुहोस् यो भोलि चाहिँ मेरो यहाँ टिट् टिकट छ त्यही लागि चाहिँ तपाईँको क्याब चाहिँ मैले आज नै बुक बुक गरेको भनिराखेका अब आज नै